मलाई मकैको बारेमा धेरथोर ज्ञान छ हामी पहिला मल बोक्छौँ बारीमा छर्छौँ त्यसपछि बिरुवालाई हान्छौँ अनि हलोज्वारा हलोद्वारा त्यसलाई फुटाउँछौँ फुटाएर त्यसलाई छ छर्छौँ अनि मकै उम्रिएपश्चात हामी त्यसलाई गोड्ने काम गर्छौँ गोडेर त्यसको झारहरू निकाल्ने काम गर्छौँ अनि त्यसलाई बाक्लो भएको छ भने त्यसलाई छाँटेर कम्ती पतलामा ल्याउँछौँ ताकि हावाले त्यसलाई नलडाओस् भनेर अनि धान धान पनि त्यसै गर्छौँ पहिला बि बिजन राख्छौँ धानको धानको बिजन राखेपश्चात त्यसलाई आलीहरू बनाउँछौँ आली बनाइसकेपछि आली पानीद्वारा त्यसलाई उ हलो लगाएर जोत्छौँ हिलो बनाउँछौँ अनि धानको बिरुवा उखालेर पखाल्छौँ पखालेर धानलाई रोप्छौँ रोपेपश्चात त्यसलाई पानी हाल्छौँ पानी हालेर त्यत्तिकै छोडिदिन्छौँ त्यसपश्चात झार आएको खन्डमा झारहरू उखालेर फ्याँक्छौँ अनि धानलाई स सधैँ पानीको उयसमा डुबाइराख्छौँ त्यत्तिकै अन्न बाली लागेपश्चात धानको पानी सुक्छ त्यत्तिकै सुकेपछि धान सुक्दै जान्छ तयारी हुन्छ अनि त्यसलाई काटेर सुकाउँछौँ काटेपछि हामी झार्छौँ